अब हाम हाम्रो गाउँमा चाहिँ है धेरै प्रकारको सागसब्जीहरू रोपिन्छ धानबाहेक किनकि अब हाम्रो गाउँमा चाहिँ धान रेपिँदैन त्यस्तो खालको जमिन नै छैन अनि त्यहाँबाट सागसब्जी है अरू मकैहरूको लागि चाहिँ एकदमै राम्रो छ है हाम्रो अब अलैँचीहरू पनि लगाउँछ अलैँचीहरू पनि अहिले गाउँमा प्रायः चाहिँ मानिसले अलैँची लगाउने गर्छ अदुवा छ अन्त मकैहरू है अहिले त मकैको सिजन छ है मकैहरू अब अहिले त मकैहरू असारमा मकैहरू कतिले चढाएर खाने गर्छ कतिले अब मकै खाने सिजन भइरहेको छ समय अन्त अब सागसब्जी चाहिँ अब अस्ति अस्ति रोपेको थियो धेरै राम्रो भएको थियो तर अब योपालि चाहिँ है अब असिना पानी परेको कारणले चाहिँ सागसब्जी त्यति राम्रो भएन सागसब्जी धेरै नै लाई अब नोक्सान भयो र अब आर्थिक यसमा चाहिँ आर्थिक के पुर्याउँछ भने चाहिँ हजुर कतिले अब हाम्रो गाउँमा कतिले बोजु है बोजुहरूले चाहिँ बोजु या दिदीहरूले कतिले कति सागसब्जी उठाउँछ गाउँबाट उठाएर बेच्छ त्यहाँबाट उहाँहरूले घरको आर्थिक अवस्था पनि उहाँहरूले राम्रै टार्छ र जसकोबाट उठाएको हुन्छ उहाँहरूको पनि घरको अवस्था चाहिँ राम्रै हुन्छ अब किनकि अब कति अब घरमा बस्ने आमाहरूको अब आमाहरू किनकि घरको ठुलोपाका मानिस घरको बाउ भनौँ बाबाहरू चाहिँ बाहिर गएर काम गरेर कमाएर ल्याउने गर्छ तर घरको आमाहरूले चाहिँ अब कतिवटा कुरा अब घरमा चाहिने कुरा महिनामा बिच बिचमा चाहिने कुरा चाहिँ उहाँहरूले सागसब्जी रोपेको बेच्छ त्यही भएर नै उहाँहरूले घरको त्यो सामानहरू जुटाउने गर्छ कोही बेला सब्जी भयो अब घरको लागि तेलहरू हुँदैन यस्तो मरमसला त्यसको लागि चाहिँ त्यही सागसब्जी बेचेकोबाट नै आमाहरूले ल्याउने गर्छ अन्त र मैले पनि अब मैले त म अब त्यस्तो अब अरूले जस्तो त रोप्दिनँ तर म पनि सागहरू है सागहरू रोप्छु मटर अन्त धनिया अनि कोही बेला मुलीहरू पनि रोप्छु अब यो चाहिँ फेरि सागसब्जीको पनि एउटा समय हुन्छ त्यो अनुसार हामी रोप्ने गर्छौँ अन्त अरू चाहिँ के छ भने अब अब सागसब्जीको लागि चाहिँ मौसम है समय पनि सही हुनुपर्छ ठिक हुनुहर्छ अन्त मात्रै यो सागसब्जी पनि राम्रो हुन्छ अब समय नभए हामीले सागसब्जी रोप्यो भने चाहिँ त्यो राम्रो फल पनि राम्रो पाउँदैन हामीले त्यसको अब छ अरे मकैहरू रोप्ने पनि समय हुन्छ त्यो मकै पनि समय आउनुपर्यो सागसब्जी रोप्ने पनि समय आउनुपर्यो है अब अहिले मकैको समय छ मकै फलिसकेको छ है राम्रो भइरहेको छ अनि तर अहिले अहिले अब धानहरू भर्खर भर्खर रोप्ने अब समय हुँदैछ आयो भनौँ धानहरू रोप्दैछ कतिले अब समय आउँछ समयमै सबै हुनुपर्छ है अन्त म चाहिँ के भन्छु अब अब यो सागसब्जी रोपेर मान्छेको आर्थिक अवस्था राम्रो हुन्छ है राम्रो हुन्छ भन्छ तर हुन्छ हुन्छ पनि किनकि देखेको पनि हो यो हामीले अब हामीले भोगिरहेको कुरा हो सागसब्जी रोपेर हामीले कति कुरो घरको सामानहरू जुटाउनुपर्छ अन्त यो सागसब्जी रोप्दा चाहिँ हामीलाई धेरै अब हामीलाई धेरै राम्रो हुन्छ हाम्रो नोक्सान केही हुँदैन यदि हाम्रो त्यो सागसब्जीमा कुनै प्रकारको किरा या पानी असिनाहरू त्यस्तो परेन भने चाहिँ सागसब्जीबाट हामीले धेरै राम्रो हुन्छ घर चलाउन पनि घरको आमा घरको त्यो आमाहरूलाई चाहिँ धेरै राम्रो हुन्छ राम्रो